मैले समूहमा पनि पदयात्रा गरेको छु र मलाई जब म पदयात्रा गर्दछु तब म एक्लै पनि त्यसलाई त्यसलाई मजाले रुचाउँदछु तर मलाई जतिसक्दो त्यही सबैसँग समूहमा पदयात्रा गरेको मनपर्दछ कि किनभने हामीले बाटो बाटोहरूमा हामीले ठट्टा मजाक गरेर त्यो जुन हाम्रो पदयात्रा छ त्यसलाई हामीले अझै असल ढङ्गमा हामीले त्यसलाई त्यसको भर्तिपूर्ण मनोरञ्जन गर्नसक्दछौँ तर जब हामी एक्लै पदयात्रा गर्दछु तब हामी अझै एक्लो हुँदाखेरि हामीले अझै जुन हामी जग्गा या कुनै पनि पदयात्रा गर्दछु त्यसबारे हामीले अझै धेरै जानकारीहरू पाउनसक्छु अझ हामीले गहिरो रूपमा सोचेर त्यसको विषयमा अझै ध्यान लगाएर आफूलाई राम्रो अ आ अ अझै आफूलाई दिमागी रूपमा राम्रो फिल गराउन सक्दछु